अब गीत गाउनु चाहनेहरू र अब गीत गाउँदै गरेको मान्छेहरू अझै उनीहरूको गीतमाथि अझै सुधार ल्याउनु चाहनेहरूलाई चाहिँ म चाहिँ अब प्र्याक्टिस अझै अब मोर प्र्याक्टिस गर नै भन्छु सबैभन्दा ठुलो नै अब प्र्याक्टिस हो त्यहाँदेखि अब जतिसम्म अब फर्स्ट फर्स्ट सुरु गर्नेहरू चाहिँ क्लास गएकै राम्रो जस्तै लाग्छ प्र्याक्टिस गर्दै क्लासको भरमा मात्रै बसेर पनि हुँदैन घरतिर आएर पनि गीत गाउनु गीत गाउँनेहरू प्र्याक्टिस गरी बस्नु पर्छ जतिसम्म अब आफूलाई आफूभन्दा अब निकै एक्सपर्टहरूको टिप्स लिएको राम्रो गीत गाउने मान्छेले चाहिँ अन्त अब त्यही ठुल्ठुलो अब गीत गाउने मान्छेहरू को गीतहरू सुन्दा पनि हुन्छ त्योबाट अब कतिवटा कस्तो खालके अब कस्तो पोइन्टमा कसरी स्वरहरू घुमाउनु पर्ने हो त्यस्तो टाइपको तल माथि कसरी अब सबै कसरी उनीहरूले गरेको होला हो त्यस्तो खालको अब सोच राखेर एउटा प्र्याक्टिस गर्दै म एकदिन चाहिँ उनीहरू जस्तै बनिन्छु भनेर विचार राख्ने मान्छेहरूले चाहिँ अब प्र्याक्टिसै गर भन्छु सबैभन्दा इम्पोर्टेन्ट चाहिँ त्यही हो प्र्याक्टिस